मेरो निम्ति चाहिँ चुनौतीपूर्ण रेसिपी चाहिँ थियो पर्क चप यो पर्क चप चाहिँ अङ्कलले हाम्रो अङ्कलले सिकाउनुभएको थियो पर्क चप बनाउनु यो चाहिँ यस्तो यति यस्को मसालाहरू कसरी हाल्नु कति हाल्नु के गर्नु यो सबै विषयमा चाहिँ अङ्कलले सिकाउनुहुन्छ सालै पिच्छे हामीलाई बिर्सिहाल्छ तर यो पर्क चप बनाउनु चाहिँ हामीलाई कहिले पनि अब आएन मिठो चाहिँ एकदमै मिठो हुन्छ खानुमा तर यसलाई सिक्नु चाहिँ निक्कै साह्रो पर्दो रहेछ